हेलो नमस्ते हाँ ए अब खाना खानुको लागि बसिरहेको छु अँ

ल्याइदिँदा हुन्छ तर अँहँ किनेको छैन बेसी दामको नल्याउनु अँ अँ अँ अँ ए अँ अँ अँ हुन्छ हुन्छ

हुन्छ अँ ल ल टिभीमा म न्युजहरू हेर्छु कोही बेला राम्रो पिक्चारहरू छ भने पिक्चारहरू हेर्छु अँ

हुन्छ जस्तो भए नि

ल ल ल